हेलो ए विकास दाजु बोल्नुभएको हो ए दादा अहिले घरमै हुनुहुन्छ तपाईँ ए हजुर दादा खासमा चाहिँ हामी हाम्रो घरको पाँचजना होइन उ जाउँ भनेको दार्जिलिङ घुम्न जाउँ भनेको कि बाबा आमा म दिदी दादा अनि गाडी मिल्छ कि मिल्दैन भनेर नि यही अब खासमा चाहिँ हामी चाहिँ अब दार्जिलिङ हुन त एकैदिनमा पनि छिटो छिटो गऱ्यो भन्त भ्याउँथ्यो होला तर पनि अलिक समय लाएर नै घुम्ने सोचेको कि अब यो दसैँको छेकमा है कहिले मिल्छ दसैँको छुट्टीमा आउँछन् आउँछन् दाजु दिदी हामी म पनि घर जान्छु त्यही भएर चाहिँ आमा बाबालाई पनि लाने सोचेर नि दादा हजुर होइन टीकाको त्यो मा त होइन टीका सकेर त्यो बिचमा भनौँ न दसैँको टीका सकेर अब त्यसको विजया दशमीको पछाडि अब कति हुन्छ मिलेर तिन दिन चार दिनसम्मको दादा हामी त्यही हिसाबले यता उयोहरू पनि बुकिङ गर्छौँ कि बस्ने हटेलहरू पनि दादा पनि हामीसँगै अब बस्दा मिल्छ होइन अनि अब भाडाहरू चाहिँ यसो कति लाग्छ भनेर नि पाँचजना त आँट्छ नि होइन दादा तपाईँको गाडी सानो गाडी छ पाँचजना आँट्दैन नि सानो गाडीमा त कसै फेरि हजुर हजुर कसै एकजना अलिक ठुलो गाडी मिलाउँदा हुन्छ होला नि नभए हामी एक दुईजना यताबाट बडीहरू पनि जान्छन् होला बा दाजु दिदी जान्छन् खोज्छौँ नि सानो गाडीमा त चारजना मात्र जान्छ नि दादा तपाईँले कसैलाई मिलाइदिनु सक्नुहुन्छ दादा कि त तपाईँले कुदाउँनु भएर चाहिँ कसै अरूको लिँदा पनि त हुन्छ होला नि उयो अनि त्यही त जाम भनेको भाडा चाहिँ कति पर्छ होला दादा ए हजुर त्यो त कति दिन गएको हिसाबमा हुन्छ नि नि ए त्यही त अब तिन दिनको लागि हो भन्त पुऱ्याउनु अब कहाँ कहाँ हुन्छ अब त्यस्तो धेरै ठाउँहरू त होइन दार्जिलिङको त्यही बतासेहरू भयो अनि यता जूहरू जान्छौँ महाकाल धामहरू भयो अनि डालीको त्यो रक गार्डनहरू छ अरे नि त्यता पनि जानु पर्ने त्यति धेरै डिस्टेन्समा त छैन नि दार्जिलिङमा त नजिक नजिकमै छ नि नि जस्तै जू यतापटि छ अनि माहाकाल ती छ अरे त्यो पनि त्यहीँ चौरस्ताहरू पनि त त्यहीँ नजिक नजिकै छ त्यस्तो दार्जिलिङमा त धेरै कुद्नु परेन अब कि त हामीलाई पुऱ्याइ राखिदिनु भयो र लिनु आउनु भयो भने पो त्यो हामीलाई धेरै उयो हुन्छ होला नि सेभ हुन्छ होला नि अब जस्तै अब पुऱ्याइदिनु भयो अब पुऱ्याएको कति लिनुहुन्छ अब रिजर्भ जस्तै भनौँ न अनि फर्किँदा पनि लिनु आउनुभयो भने चाहिँ अब कति पर्छ अनि त्यही हिसाबले चाहिँ दिउँ अब यता घुम्दा त हामी हिँडेरै पनि घुम्न सकिन्छ अरे नि त होइन खाली उता डालीको त्यहाँ चाहिँ अब गाडी त्यहीँबाट लिनु लियो भने हामीलाई अलिक राम्रो हुन्छ होला नि त्यसो भए त्यसरी मिलाइ दिनुहोस् न त हामीलाई पुऱ्याइदिनुस् होइन त्यसो गर्दा तपाईँको पनि यता दसैँ बिग्रिएन पुऱ्याइ दिनुहोस् अनि त्यसपछि घुम्नु पनि त भएको होला दार्जिलिङ त पुऱ्याइ दिनुहोस् अनि फेरि फर्किने बेलामा ल्याउनु आउनुहोस् न कति लिनुहुन्छ होला नि त्यसो गरेको त्यो पुऱ्याइराखेको र पछि फेरि लिनु पनि तपाईँ आउनुभएको एकैचोटि दिँदा पछि मिलाउँदा हुन्छ ए हजुर हजुर त्यस्तो धेरै त पर्दैन होला नि तिन हजारहरू जतिसम्ममा मिल्छ हुन्छ हुन्छ त्यो पछि मिलाउँ न हुन्छ त्यसो भए पक्का पक्की गर्नुहोस् है त्यसो भए टीका कति तेइस तारिक छ हला चौबीस तारिक पच्चिस तारिक जान्छौँ नि पच्चिस तारिक पच्चिस छब्बिस सत्ताइस अठाइसमा चाहिँ लिन आउनुहोस् हुन्छ दादा म फेरि एकपल्ट म बिचमा फोन गर्छु नि कन्फर्म त कन्फर्मै हो र पनि हुन्छ दादा हुन्छ